हेलो ए म कलकत्ताबाट बोलेको कि के हरे दार्जिलिङ घुम्नु आउनु थियो अन्त त्यहाँदेखि दार्जिलिङमा चाहिँ कस्तो खालको कल्चरको ड्रेसहरू लगाउँछ होला है

हजुर हजुर ए के रे होइन म त किन्नुको लागि भनेर सोचेको थिएँ कि किन्नुको लागि चाहिँ कति पर्छ होला है किन्नुको लागि हजुर त्यही त फोटो फोटोहरू खिच्नुपऱ्यो भने चाहिँ कहाँनिर त्यस्तो ड्रेसहरू लगाएको फोटो खिच्छ हजुर ए हुन्छ अन्त अरू अरू जातिको ड्रेसहरू पनि हुन्छ कि नेपाली त्यो ढाका चोलीहरू मात्रै हुन्छ ए

ए हजुर ए अन्त रुमहरू के कस्तो छ डबल बेड सिङ्गल बेड त्यस्तो रुम कस्तो छ रुम चाहिँ

ए हुन्छ त्यही अब हामी आउनु भनेर सोचेको थियो त्यो भएर अगाडि सबै इन्फर्म लिइराखेको त्यो अब हामी आएर म तपाईँलाई कन्ट्याक्ट गर्छु नि है हुन्छ राखेँ हुन्छ थ्याङ्कयू